यो कक्षामा चाहिँ आजभन्दा धेरै दस पन्ध्र साल अघाडि चाहिँ मैले गरेको आर्ट अफ लिभिङ भन्ने जुन चाहिँ क्लास थियो त्यसमा योगै सिकाउँथ्यो तर त्यहाँ चाहिँ अब सबैजना ग्रुपमा गर्दाखेरि चाहिँ सजिलो अब लाग्थ्यो राम्ररी गरिन्थ्यो तर त्यही योगा चाहिँ अब एकदमै शरीरको लागि सबैभन्दा राम्रो मेडिसिन जतिकै हो योगा गर्नु चाहिँ तर अब एक्लै घरमा गर्नु चाहिँ अब अल्छी भएकोले गर्दाखेरि चाहिँ त्यतिकै अब अहिलेसम्म अहिले चाहिँ गरेको छुइनँ पहिला चाहिँ गरेको हो